हाम्रो सांस्कृतिक महिलाहरूको मासिक धर्म चाहिँ यस प्रकारको छ जस्तै हामीले है मासिक आएपछि हामीले पूजा गर्नुभएन कि हामी किचनमा जाँदैनौँ अब जस्तो सानो नानीहरू छ अठार वर्षदेखिको नानीहरूलाई मासिक धर्म भएपछि उनीहरूलाई हामीले बाहिर राखेर दस दिन या कसैले कसैले आठ दिनसम्म उनीहरूलाई रुममै राख्नुहुन्छ खानापिना पनि उहीँ दिनुहुन्छ जानुहुँदैन पूजा रुममा अनि किचनमा भनेर भनिन्छ जस्तै व्यावहारिक नारीहरू हुन्छ उहाँहरूलाई चाहिँ तिन दिनसम्म पूजा पूजा त अब सात दिनसम्म भएन है अनि किचनहरूमा जानु चाहिँ तिन दिनसम्ममा उनीहरूलाई बारिन्छ चौथा दिनदेखि मात्रै हामीले किचनमा गएर खानापिनाहरू बनाउनु सकिन्छ आफूभन्दा ठुलोहरूलाई छुनु भएन त्यसरी हाम्रो नियमहरू बाँधिएको छ अनि जागरुकमा चाहिँ हो भने अब जसरी हामीले एक दोस्रालाई यो चिज चाहिँ हामीले सेयर गर्नु सक्दैनौँ सेयर गरे भने पनि आफ्नो आमासँग या बोजूसँग मात्रै हामीले सेयर गर्छौँ हामीलाई यस्तो भयो भनेपछि उहाँहरूले जान्नुहुन्छ र हामी अलगै हुन्छौँ तर त्यसरी हामीले जो पायो त्यो मानिसहरूलाई भन्ने कुरा चाहिँ हुँदैन यो चाहिँ हाम्रो जागरुकता छ